हाम्रो गाउँमा रोजगारको निम्ति पर्यटकहरूले धेरै नै मद्दत गरिरहेका छन् किनकि हाम्रो गाउँमा पनि धेरै मान्छेले सानो सानो घर बनाएर होमस्टेको निम्ति पर्यटकहरूलाई दिने गर्छन् जसमा उनीहरू आएर पैसा दिएर बस्ने गर्छन् घुम्ने गर्छन् र हाम्रो गाउँ मनपराएर धेरै पर्यटकहरू पनि आउने गर्छन् यहाँ यहाँ र कत्ति पर्यटकहरूसँग राम्रो नराम्रो अनुभव त सबैसँग नै हुन्छ र राम्रो अनुभव भने चाहिँ उनीहरूले हाम्रो गाउँ मनपराएर फेरि आउँछु भनेर धेरै पर्यटकहरू पनि उनीहरूले पठाउने गर्छन् उनीहरूसँग नयाँ नयाँ कुराहरू सिक्न पाउँछौँ उनीहरूसँग राम्रो राम्रो राम्रो परिचय पनि हुने गर्छ नराम्रो अनुभवहरू चाहिँ कतिले भने जस्तै पैसा दिनु मान्दैनन् कतिले यो भएन त्यो भएन भन्ने गर्छन् खाना मनपराउँदैनन् अर्कोले सोचेको जस्तो यो भएन त्यो भएन भन्ने गर्छन् र त्यसमा धेरै धेरै नै त राम्रै नै पर्यटकहरू छन् जसले आफ्नो फ्यामिली लिएर यहाँ आएर हाम्रो यो शान्त वातावरणलाई मनपराएर फेरि फेरि आउने उनीहरूले भन्ने गर्छन् कि हामी फेरि पनि आउँछौँ यहाँनिर धेरै राम्रो लाग्यो भनेर भन्ने गर्छन् र नराम्रो त धेरै कम्ती नै हुन्छन् नराम्रो अनुभव भएको मान्छेहरू त उनीहरूले उनीहरू त्यही हो अब यो सानोसानो चिजमा अब कि भन्छन् कि अब टोयलेटमा प्रब्लम भयो हामीलाई यो खानेकुरामा प्रब्लम भयो उनीहरू मसालेदार खानेकुरा उनीहरूले ज्यादा खान चाहन्छन् र हामी हामी नेपालीहरू मसालेदार खानेकुरो धेरै कम नै खान्छौँ त्यसै कारणले राम्रो नराम्रो अनुभव चाहिँ त्यत्ति मात्रै हो